हाम्रो क्षेत्रको धार्मिक अभ्याससँग हामी साई समिति बाट साई मन्दिर जान्छौँ र त्यहाँ हामीले साई मन्दिरमा हाम्रो सेवा नै धर्म भनिन्छ र सेवा पनि हामीले जग्गा जग्गामा गरिरहन्छौँ अनि हाम्रो साई मन्दिरमा वृद्धाश्रम पनि खोलिएका छन् र वहाँ वृद्धाश्रममा गएर हामीले त्यहाँ पनि सेवा गर्छन् कोही कोही बेला वृद्ध भएका जो पनि वहाँ हुनुहुन्छ उहाँहरूलाई गएर खानाहरू पकाएर पनि खिलाउने गर्छन् र हामीले कोही कोही जग्गा गएर पनि सेवा गर्छन् सेवा जस्तै सफाइ पनि हुन्छ र हामीले कपडा जो जजसकोलाई खाँचो पर्छन् उनीहरूको लागि कपडा पनि दिने गर्दछन् हप्तामा एक खेप बालविकास पनि क्लासहरू गर्ने गर्छौँ किनभने नानीहरूको लागि एकदिन भए पनि समय खेरो नजाओस् भनेर त्यहाँ पनि सेवा पुऱ्याइरहेका छन् साई समितिका जति पनि हुनुहुन्छ उहाँहरूले र हामीले हाम्रो धार्मिक क्षेत्रमा राम्रै कामहरू गरिरहेका छौँ र विश्वासको अभ्यासमा हाम्रो राम्रो योगदान पुऱ्याउने काम भइरहेको छ